स्वागत छ तपाईँलाई होइन तपाईँ विशेष रूपले चाहिँ के गर्नुहुन्छ अनि तपाईँको परिचय हामीसँग साझा गरिदिनुहोस् न मेरो नाम चाहिँ कविता छेत्री म चाहिँ नाम्ची गोममा बस्छु मे मेरो हस्बेन्डको नाम विशाल छेत्री मेरो छोरा छ छोराको नाम निश्चल निश्चल छेत्री म मेरो बहिनी छ सरिना छेत्री हामी चाहिँ चारजनाको फेमेली छ हामी चाहिँ चारजनाको फेमेली छ अब म चाहिँ हाउस वाइफ हो अब हाउस वाइफ पनि मात्रै होइन म चाहिँ अब सानो मेरो दोकान पनि छ मेरो चाहिँ दोकान के को भन्दाखेरि चाहिँ मेरो चाहिँ अब लुगा दोकान छ सानो लुगा दोकान छ अब गिफ्टहरू पनि पाउँछ सबै कुरो आइटम्सहरू पाउँछ म चाहिँ अब यहाँनिर अब नाम्चीमा बस्छु नाम्चीमै बसेर अब सबै अब घरमा पनि हेर्छु घरको उयो नानी छ मेरो सानो नानी छ त्यही कारण म अब नानीलाई पनि स्याहार्नै पऱ्यो अब नानीलाई पनि हेर्छु घरको हेरविचार पनि गर्नै पऱ्यो अब मेरो हसबेन्डहरू छ मेरो हसबेन्ड चाहिँ उता अब काम गर्छ अनि मेरो बहिनी म मेरो छोरा छ अब ते तिनीहरूलाई अब तिनीहरू सानो छ स्कुलहरू पठाएर म अब दोकानमा अब गर्छु दिनभरि अब दोकानमा गर्छु अब बेलुका आएर अब घरको कामहरू हुन्छ अब घरको काम पनि गर्नै पऱ्यो नानीलाई नि स्याहार्नै पऱ्यो अब नानीलाई पढाउनै पऱ्यो खुवाउनै पऱ्यो त्यहाँदेखि अब आफूले पनि अब पकाएर खानै पऱ्यो अनि बहिनी छ बहिनीलाई पनि अब सानै छ बहिनी पनि त्यसलाई पनि स्याहार्नै पऱ्यो अब त्यसलाई पढाउनु पऱ्यो खुवाउनु पऱ्यो घरमा बसेर अब अब हाउस वाइफको त अब त्यही मात्रै काम होइन तर पनि अब बाहिर सबै कुरो कुरो हेर्नुपऱ्यो अब गाई गाईहरू छ गाई बाख्रालाई पनि हेर्नै पऱ्यो गाई छ बाख्रा छ त्यहाँ अब बिहान उठेर घाँसहरू काट्छु घाँस काट्छु बिहान उठेर अब घरसर सफाहरू गरेर ओछ्यानहरू उठाउँछु अब घरसर सफा गरेर चाहिँ अब म घरमा काम सकेर चाहिँ अब दोकानहरू जान्छु दोकानमा अब दिनभरि बस्छु बेलुका अब नानी आउँछ नानीको टाइम भएपछि अब म दोकानमै नानीलाई पढाउँछुओर्छु त्यहाँदेखि अब बहिनीलाई पनि म घर पठाउँछु बहिनीले अब घरको काम अलिअलि गर्दै बस्छ त्यहाँदेखि गर्दै गर्छ घरको काम अनि बेलुका आएर खानासाना पकाउँछु खानाहरू पकाएर चाहिँ म अब नानीहरू पढाउनु छ भने पढाउँछु अब के के काम गर्नु छ गर्छु बेलुकाको कामहरू